नेपालीमा प्रायः किताबहरूमा पिक्चर हुँदैन कलर पनि हुँदैन सादा कथा मात्रै हुन्छ कोही कोही किताबमा एकदम सानो सानो क्लासहरूमा हुन्छ एक दुइवटा तर जति जति अगाडि बढ्दै गयो सिनियर ग्रेडमा त्यहाँनिर हुँदैन र मुख्य रूपमा जुनियर ग्रेडमा पिक्चर भएको किताबहरू छ भने एकदमै रोचक तरिकाले नानीहरू पढ्छन् र जहिले पनि अरू सब्जेक्टमा किन नानीहरू यति डरलाग्दो बेसी रो के हरे इन्टरेस्ट मान्छन् पढ्नु मन पराउँछन् तर नेपालीमा किन मन पराउँदैन मलाई यो विषयमा एकदमै डरलाग्दो चिन्ता भइरहेको थियो र मैले हेरेँ अरू किताबहरूमा अरू पुस्तकहरूमा धेरै प्रकारका विभिन्न प्रकारका के हरे पिक्चरहरू बनाएका थिए कलर्सहरू लगाएको थियो तर नेपाली बुकमा यो सबै कुरा सादा भएको कारणले गर्दाखेरि नानीहरूले रोचक दिँदैन र ए यो पनि हो कि कलर्स भनिसक्दा के हुन्छ नानीहरू छिट्टो एट्र्याक्ट हुन्छ उनीहरूलाई छिटो मनपर्ने गर्छ उनीहरू रमाउने गर्छन् कलर रङ नक्साबाट उनीहरू रमाउने गर्छन् र छिटो कनेक्ट पनि हुने गर्छन् र मैले अलिकति बुद्धि लगाएर मज्जाले विभिन्न नक्साहरू प्रिन्ट आउट गरेँ अनि कलर लगाएँ अनि त्यहाँनिर मैले आफ्नै स्टोरी जुन चाहिँ स्टोरी छ त्यसलाई मैले कपी पेस्ट गरिदिएँ र कमिक स्ट्रिप्स टाइपको मैले स्टोरी बनाइदिएँ र कथा जब मैले त्यो बुकलेट नानीहरूलाई दिए नानीहरू यति मज्जाले रोमा रोमान्च लिएर अथवा एकदमै इन्ट्रेस्ट लिएर पढ्नु थाले र नानीहरू एकै छिनमा कथा सके म छक्कै परेँ सधैँ त उनीहरूलाई अल्छी लाग्ने तर नानीहरूले एकैछिनमा पढ्यो कथा पनि मजले बुझेछ त्यहाँदेखि एकार्कासँग मज्जाले हातले देखाउँदै पढिरहेका थिए नक्सासँग रमाइरहेका थिए रङसँग रमाइरहेका थिए र मैले अन्तमा कथा पढिसकेर उनीहरूलाई सोधेँ र कस्तो लाग्यो तिमीहरूलाई यो कथा र के खास छ यो कथामा नानीहरूले भने यो कथा एकदमै राम्रो रहेछ हामीले छिट्टो बुझ्यौँ यो कथा यहाँनिर कथामा जुन चाहिँ कथामा के हरे पात्रको कुरा गरेको छ त्यस्तै प्रकारको नक्सा रहेछ त्यसले गर्दा हामी छिटो कनेक्ट भयौँ र कलर पनि कति दामी कलर गरेको साँच्चीकै लागेको जस्तो सो त्यसैले गर्दाखेरि मेरो यो फर्स्ट एक्सपिरियन्स यो कलर लगाएर रङ लगाएर चित्र बनाउने र नानीहरूलाई पढाउने यो मेरो सबभन्दा दामी एक्सपिरियन्स थियो नानीहरूको जुन प्रकारको यो फिडब्याक आयो यो मेरो फर्स्ट एक्सपिरियन्सबाट मैले थाहा पाएँ कि नानीहरूलाई कस्तो पर्दोरहेछ